हाम्रो त्यो पौडी खेल्ने त अब व्यावसायिक उयोहरू त होइन नै हो हामी त्यही गाउँठाउँको खोलाहरूमा खेल्छौँ अनि सिकाएको मतलब अब केटाकेटी पुरा पौडी खेल्ने रहर त गर्छ खोलामा पस्नु तर पनि अब खेल्नु जान्दैन र मैले मेरो नातिलाई नै सिकाएको छु अहिले मजाले खेल्छ आएको बेलामा खोलामा जाऊँ खोलामा जाऊँ भन्छ पौडी खेल्छ अनि एकपल चाहिँ त्यो चाहिँ हामी केटाकेटी हुँदा नै एकपल्ट चाहिँ म के पो म र बहिनी पौडी खेल्दाखेरि झन्डै बहिनीलाई बगाएको थियो मैले चाहिँ अन्त उयो गरेर समातेर पार लाएँ त्यो त्यो चाहिँ बर्खाको टाइम त्यो थियो त्यो चाहिँ पुरै पानी थियो त्यो त्यो एउटा मेरो अनुभव छ मैले उसलाई बचाएँ अनि अहिले त अब केटाकेटीहरू त के बेसी जस्तो स्विमिङ पुलतिर जानेहरू हुन्छ त्यस्तो उयो गर्नु पनि पर्दैन आराससँगले उनीहरू त खेलिहाल्छ त्यति हो खेल्नु त अब